हाम्रो गाउँमा पानीको एकदम चरम अभाव हुन्छ तपाईँको चैत वैशाखमा तर त्यस बेलामा चाहिँ अब तपाईँको खेतीबारी भयो अब यहाँनिर सबै कुरो सबै सबै कुरोलाई नै असर गर्छ तपाईँको रुख पातहरू पहाड पर्वतहरू एकदम सुखौरो लागेर जान्छ एकदमै जनजीवनलाई असर पारेको हुन्छ अब जङ्गली जनावरलाई पनि पिउनुको लागि पानीको अभावको कारण कहाँ कहाँ टाढा टाढा जानु पर्ने हुन्छ अन्त त्यस्तो हुनाले गर्दाखेरि गाउँ घरमा पनि बाघ भालुहरू अब यस्तै बँदेलहरूदेखि लिएर कति कुरोहरू आउने गर्छ पानीकै अभावमा आउने आउने गर्छ जनजीवनहरूलाई खती त गर्छ तपाईँको सिँचाइ व्यवस्थाहरू पनि खासै सठिक नभएको कारणले गर्दा एकदमै तपाईँको जन जनजीवनलाई एकदमै अभाव पर्छ र पानी पिउने पिउने पानीको पनि धेरै धिप धिप हुन्छ यसैले गर्दाखेरि अब गाउँ घरमा तपाईँको पानीको चरम अभाव भएको खडेरी भनौँ सालै नै भई नै रहेको हुन्छ यसैले अब यस्तै अभावमा नै अब बस्नु पर्ने हुनाले अब जनजीवनलाई त असर अवश्य पनि पारिहाल्छ नि